ए तपाईँ दार्जिलिङको हिस्टोरियनजस्तो काम गर्नुहुन्छ ए हजुर मैले तपाईँलाई कल गरेको कि म म चाहिँ यता दार्जिलिङ फर्स्ट टाइम आएको नि त ट्र्याभल गरेर अन्त मलाई चाहिँ गाइड चाहिरहेको थियो कि यो चाहिँ मेरो अब पहिलोचोटि हो हो घुम्नु आएको अन्त मलाई यस्तै गाइडहरू चाहिएर चाहिँ तपाईँको कन्ट्याक्ट पाएँ नि त अन्त हजुर अन्त मलाई चाहिँ दार्जिलिङ चाहिँ अब घुम्नु मन परिरहेको थियो अन्त यहाँको इतिहासको बारेमा पनि मलाई केही जानकारी म पाउँछु कि भनेर तपाईँलाई फोन गरेको नि हजुर हजुर हजुर हजुर हजुर अन्त यहाँको टोय ट्रेनको बारेमा पनि मैले खुब सुनेको थिएँ अन्त त्यसमा पनि केही भनिदिनु

ए हजुर

हवस् ए हजुर अन्त अरू के के छ होला है दार्जिलिङमा घुम्ने जग्गाहरू तपाईँलाई थाहा ए हजुर ए हजुर अनि टी गार्डनहरू यहाँ कस्तो राम्रो छ होला है घुम्ने जग्गाहरू ए हजुर ए हुन्छ मैले तपाईँको नम्बर पाइहालेको छु म तपाईँलाई कन्ट्याक्ट गर्छु नि म ल भोलितिर ए हुन्छ थ्याङ्क यू